मेरो बाल्यकालमा म सानो छँदाखेरि घ गाउँमा बस्ने गर्थ्यो अनि गाउँमा म मेरो बुवा मेरो आमा मेरो दुईजना दिदीहरू र मेरो बोज्यू थिए अनि म चाहिँ सबैले भन्नुहुन्छ कि म चाहिँ एकदमै सिधा शान्त खालकी नानी थिएँ सानैमा आमाले छोडेर जाँदा मलाई मुडोमा राखेर जानुभएको थियो अरे थियो अरे र म बाबा बेलुका कामबाट फर्केर आउनु हुँदासम्म पनि म मुडामै थिएँ अरे मलाई सबैले भन्नुहुन्थ्यो कि म एकदमै शान्त स्वभावको सबैको कुरा मान्ने सबैको भनेको जस्तै गर्ने एकदम राम्रो नानी थिएँ अरे अरूहरूलाई थाहा छैन तर मलाई मैले जान मैले त्यति बेला त्यो सब किन गरेको भन्ने कारण चाहिँ छ मेरो बुवा मेरो बुवा एकदमै स्ट्रेट फरवार्ड र एकदमै के भन्नु स्ट्रिक्ट हुनुहुन्थ्यो चाहे त्यो पढाईको लागि होस् व्यवहारको लागि होस् हरेक चिजमा मेरो बाबाले मलाई सम्झाउनु हुन मतलब गाली गर्नु हुन्थ्यो कराउनु हुन्थ्यो पढाउनु हुन्थ्यो सिकाउनु हुन्थ्यो र हामीलाई हामी दिदी बहिनीहरूमा सबभन्दा बेसी प्यारो मै थिएँ किनभने म कान्छो थिएँ र आमाले छोडेर गएकोदेखिन् सबभन्दा बेसी ध्यान बा दिदीहरूले पनि मेरै राख्नु पर्थ्यो अनि मलाई बेसी उनीहरूले बेसी सबैले बेसी माया गरेर होला म पुरा बदमास भइसकेको थिएँ अनि कसैको कुरा मन्दैन थिएँ खाली बाबाको मात्रै सुन्थेँ कसैले भनेको केही काम पनि केही काम पनि गर्दिनँ थिएँ दिदीहरूले मलाई गाली गर्नु हुँदा पनि बाबाले उनीहरूलाई गाली गर्नु हुन्थ्यो मैले सबभन्दा धेरै माया पनि पाएँ र सबभन्दा बेसी कुटाई पनि पाएँ कारण बदमासीमा पनि म सबैभन्दा अगाडि नै थिएँ अनि सानैदेखिन् म बाबाको दुःखलाई बुझेँ बुझेको थिएँ बाबाले हाम्रो लागि सानो भन्दा सानो दुखः दुखः सुख होस् जे सुकै होस् हाम्रो हामी तिन दिदी बहिनीको लागि सोचेर गर्नुभएको थियो उहाँले हामीलाई कहिले पनि कुनै कुराको कमी हुन दिनुभएन सानैदेखि म एकदमै बुजकी छोरी पनि थिएँ बदमास त थिएँ तर बुजकी पनि साथै बुजकी थिएँ म जत्ति दिए त्यतिमै सन्तुष्ट सन्तुष्ट हुन्थेँ कहिले पनि धेर धेरै को आस गरिनँ कहिले पनि धेरैको मैले माग गरिनँ बाबाले जति ल्याएर दिनुहुन्थ्यो त्यतिमै म खुसी हुने गर्थेँ अनि धेरै वर्ष धेरै वर्ष बाद धेरै वर्ष त होइन तर आमाले छोडेर जानुभएको दुई वर्ष बाद मेरो बुवाले फेरि विवाह गर्नुभयो अनि मेरो अहिलेको आमा सुरूवातमा धेरै प्यारो थिएँ धेरै प्यारो गर्थेँ माया गर्थेँ खानेकुराहरू दिन्थेँ स्याहार सुसार गरेँ